अनि हाम्रो रिटायर भइसकेको मान्छेहरूलाई चाहिँ भन्ने कुरो छ भने चाहिँ थुप्रै कुरोहरू छ लाइक इन्टरनेट मोबाइल टेलिभिजन्स् कार बसहरू थुप्रै चिज छ अनि उनीहरूले मतलब थुप्रै कामहरू पनि गरिदिन्छ मतलब जस्तै कि अब बुढा बा बुढा बाजेहरू चाहिँ केही काम गर्नु हुँदैछ अनि उनीहरूलाई गाना सुन्न मन लाग्यो लाइक डिजेहरू बजाउँदा भइहाल्यो डिजे होम थेटरहरू बजाउँदा हुन्छ अनि अहिले चाहिँ एड्भान्स भइसकेछ सबै त्यही लागि फोनमै हुन्छ फोनले गर्दा चाहिँ फोनमा चाहिँ हुन्छ इन्टर्नेट इन्टर्नेटले चाहिँ अब जे हेर्दा पनि हुन्छ आफ्नो मन चाहे

अनि केही पनि गर्नु मन लागेन भने चाहिँ उनीहरूले फोनमा पनि भिडियोहरू पनि हेर्नु सक्छ लाइक नेपाली नेपालीहरूले नेपाली भिडियोहरू हेर्छ अनि हिन्दीहरूले हिन्दी कमेडिहरू हेर्छ त्यस्तै नै अनि हाम्रो बुढा बाजेहरूलाई चाहिँ ट्राभल गर्नुमा बहुत मतलब बहुत तक्लिफ हुन्थ्यो अनि अहिले चाहिँ बस गाडीहरूले गर्दा चाहिँ उनीहरूलाई सजिलो भाछ लाइक पहिला बस थिएन हैन अहिले चाहिँ बस भएर चाहिँ बसले छिटछिटो ट्र्याभलहरू पनि हुन्छ अनि ट्र्याभल भइसकेर उनीहरूलाई छिटो जानु पनि हुन्छ छिटो आउनु पनि हुन्छ अनि लाइक ट्रेन ट्रेनले पनि हामीलाई छिटो जग्गामा पुऱ्याउँछ पनि अनि छिटो जग्गामा ल्याउँछ पनि त्यस्तै गर्दा चाहिँ एरोप्लेनहरू आउँछ एरोप्लेनहरूले झन् छिटो पुऱ्याइदिन्छ झन् उसमा उनीहरूलाई म मजा पनि लाग्छ अनि मजा लाग्दा लाग्दा उनीहरूलाई एक्स्पेरिएन्स पनि हुन्छ नयाँ सो अनि बाजे बोजूहरूलाई अब त्यति बेला त थिएन त्यस्तो कुरोहरू अनि अहिले आएर चाहिँ उनीहरूलाई एक्स्पेरियन्स पनि हुन्छ अनि अझै के के छ भन्दा भने नि अझै छ हाम्रो हेलिकप्टर्सहरू लाइक हेलिकप्टर्समा चाहिँ कोही धेरै ट्र्याभल गर्दैन भए पनि हेलिकप्टर्समा चाहिँ आउँछ धेरै चिजहरू आउँछ लाइक हेलिकप्टरबाट भ्यु हेर्नु सक्छ अनि बाजेबोजूहरूलाई चाहिँ खास गरी आफ्नो छोराछोरीहरूले चाहिँ लिएर जानु खोज्छ किनकि छोराछोरीहरूको ठुलो इच्छा हुन्छ बाजेबोजूहरूलाई लिएर जानुको अनि त्यसैले गर्दा उनीहरूले हेलिकप्टरमा लिएर जान्छ बाजेबोजूहरूले अनि हेलिकप्टरमा लगेपछि चाहिँ हेलिकप्टरबाट धेरैहरू सिन्सहरू हेर्नु पाउँछ अनि त्यसरी नै हाम्रो थुप्रै चिजहरू आउँछ लाइक हाम्रो थुप्रै चिजहरू लाइक आउँछ लाइक प्रेसर नाप्ने मसिनहरू प्रेसर नाप्ने मसिनहरू यस्तो हो जुनचाहिँ बुढा बाजेहरूलाई चाहिँ धेरै कामै लाग्छ मतलब कसैको प्रेसर हाई भयो पहिला चाल पाउने थिएन मतलब ब्लडै लड्यो भने अनि त अहिले चाहिँ प्रेसर नाप्ने मसिन छ अनि त डक्टरकोमा गएर प्रेसर नाप्छ अनि त्यसरी नै थाहा पाउँछ कि प्रेसर छ भनेर अनि लाइक वेट मसिन हुन्छ वेटले चाहिँ नाप्छ मतलब अब वेटले चाल पनि पाउँछन् त कति छ कति छैन पहिला त वेट नाप्ने मसिन थिएन अनि मोटा मोटी भन्थ्यो अहिले त मोटा मान्छेहरू पनि मोटी ए पात्ली नै हुन्छ नि वेटले गर्दा अनि वेट नाप्ने मसिनले चाहिँ तपाईँको एजहरू पनि बताउँछ त्यसले गर्दा चाहिँ बुढा बाजेहरूलाई चाहिँ आफ्नो एजहरू पत्ता लाउने पनि नयाँ तकनिक भएको छ अहिले चाहिँ